र हाम्रो दाजुभाइहरू थियो अन्त मेरो भाइहरू पनि थियो हामी एक दिन खोला खेल्न गएका थियौँ अब पिक्निक खेल्दै हामी खोलामा गइरहेको थियौँ अब म पानीसँग यत्ति साह्रो डराउने मान्छे हो म पानीको पानी देख्दाखेरि मेरो मन चाहिँ अब ढुकढुक हुन्थ्यो त्यस्तो खाल्को मान्छे थिएँ म तर म के भन्छु भने अब सबै साथीभाइहरू खेल्दैथ्यो र म त खेलिनँ म त अब पौडी खेल्न नजान्ने मान्छे अब पानीसँग डराउने मान्छे हो म तर अब मेरा दाजुहरूले सिक दाजुहरूले चाहिँ मलाई अब बोलायो अन्त खेल्नुपर्छ डराउनु हुँदैन कोही बेला अब एक्लैदुक्लै भएर पस पानीमा पसिस् भने चाहिँ तँ कसरी बाँच्छस् भन्ने कुरा गऱ्यो दाजुभाइहरूले दाजुहरूले पनि अन्त यसो सोचेँ मैले ठिकै हो त्यो कुरा पनि हो अन्त मलाई है म अब पहिला सुरु म खुट्टामा पसेँ म डुबेँ खुट्टा चाल भन्यो मलाई अरूले अनि खुट्टा चालेँ मैले हात चालिनँ म डुबेँ हात चाल भन्यो हात चालेँ खुट्टा खुट्टा चाल्न मैले बिर्सेँ त्यो डुबेँ त्यहाँदेखि मैले पानी खाएँ अब म चाहिँ मर्ने रहेछु भनेर सोचेँ मैले तर मलाई बचाउनु कोही आएन म त मरेछु भनेको सुनेको थिएँ मैले तर पनि मलाई बचाउनु कोही आएन तर मलाई साथीभाइले खोलाबाट ओए खुट्टा चाल हात चाल भन्यो मलाई करायो मलाई थुप्रैले करायो मेरो अब भेना दाजुहरू दाजुहरूले पनि भन्यो खुट्टा चाल सब मैले सुनेँ अनि मैले खुट्टा चालेँ हात पनि चालेँ चाल्दाखेरि चाहिँ अचानक म माथि खोलामा डुबेको मान्छे चाहिँ म माथि निस्किएँ खोलामाथि निस्किएँ निस्किँदाखेरि चाहिँ त्यहाँदेखि मैले त्यहाँदेखि चाहिँ ए यसो पो रहेछ त खेल्नुपर्ने भनेर चाहिँ मलाई पनि आयो आइहाल्यो नि खुट्टा चाल खुट्टा चालेँ त्यहाँदेखि हात चालेँ दुईवटा सँग सँगसँगै चाल्दाखेरि चाहिँ अब यो जस्तै अब म चाहिँ अब त्यो टाउको चाहिँ पानीभित्र सकिनँ म माथि माथि भएँ त्यहाँ त्यहाँदेखि चाहिँ म बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै खेल्नथालेँ यसरी बेसी खेल्नथालेँ त्यहाँदेखि म अलिक म चाहिँ अब के भन्छ नि अब खेल्न त खेल्छु अब साह्रै ठुलो ठुलो खोलातिर म खेल्दिनँ त्यही अब अलिअलि चाहिँ खेल्छु म त्यस्तै सात फुटमा चाहिँ खेल्छु त्यहाँदेखि बेसी चाहिँ म सक्दिनँ म त्यहाँ चाहिँ अब के भन्नु अब हुन त म खेल्छु र पनि अब एउटा खेलेकोमा हामीले उयो अनुभव हामीले त्यो गहिरोमा चाहिँ खेल्नुभएन त्यस्तोमा चाहिँ अलिक सचेत भएर खेल्नुपऱ्यो नि त हामीले